बहिनी मैले एउटा सल किनेको थिएँ कि तर किनिसकेपछि चाहिँ मलाई मनपरेन हो त्यसको क्वालिटी पनि राम्रो रहेनरहेछ के गर्नु त्यो न अब त्यसले एक्सचेन्ज पनि गरिदिँदैन पैसा पनि फर्काइदिँदैन मलाई त पुरा पिर पो पर्यो